इनारबाट पानी निकाल्ने समय त छैन अहिले है इनारबाट निकाल्यो भने पनि पानी निकाल्यो भने पनि अब पहिला जस्तो त्यो हातले दोरी लगाएर बाल्टी हालेर तान्ने खालको समय छैन अहिले त होइन अन्त त्यो नहुँदाखेरि चाहिँ त्यो इनार पनि प्रायः प्रायः हराइसक्यो होइन अन्तखेरि त्यो इनार हराउँदाखेरि चाहिँ के भयो भने त्यहाँदेखि चाहिँ इनार त हरायो तर भन्दाखेरि पनि पहाडमा त फेरि इनार हुने खोला हुने होइन त्यस्तो खालको छैन यहाँ त हुन्छ भनेको धारा हन्छ खोला हुन्छ टाढो टाढो खोलाहरू हुन्छ होइन अन्त

त्यस्तो भएर चाहिँ हामीलाई चाहिँ इनार चाहिँ छैन हाम्रो चाहिँ हामी चाहिँ किन्नुपर्छ पानी पानी किन्नुपर्छ हो पानी किन्दाखेरि चाहिँ के गर्नुपर्छ भने पानी किन्दाखेरि चाहिँ के गर्नुपर्छ भने हामीले ऊ यो गर्नुपर्छ के भन्छ पानी किनेर ल्यायो अन्त हामी त अब बोकेर त लानु सक्दैन माथिल्लो तला सिन्टेक्सतिर हाल्नु होइन अन्त हामीले चाहिँ विद्धुतीय मोटर चलाउँछौँ विद्धुतीय मोटर चलाउँदाखेरि चाहिँ हामीलाई चाहिँ के पर्छ भन्दाखेरि चाहिँ अब त्यसले चाहिँ धेरै नै हामीलाई फाइदा भएको छ कारण अब एक तला दुई तला तिन तलामाथी त कोसैले पनि त्यो हजार हजार लिटरको पानीहरू त बोकेर लानु सक्दैन पहिलाको जस्तो बलियो मान्छेहरू पनि छैन होइन अब फेरि पहिला पो लगेर घरघरमा राख्यो खेपैपिच्छे पानी भऱ्यो त्यस्तो खालको जमाना थियो अहिले त त्यो त छैन अन्त त्यही भएर चाहिँ लग्यो सिन्टेक्समा हाल्यो फेरि सिन्टेक्समा हाल्यो पाइप हाल्यो अन्त मिसिन मिसिन चलाइदियो मिसिन चलाएर चाहिँ त्यहाँदेखि उसले चाहिँ के गर्नुपर्छ भने मिसिन चलाइदियो त्यो एउटा चाहिँ के फाइदा छ भन्दाखेरि अब मान्छे लगायो भने मान्छेको त्यसको जुन उर्जा छ त्यसको थकान छ सबै बोकेर जानुपर्छ अब पानी बोक लैजाऊ एउटा बिस लिटर जर्किन तिन तला माथी लानु भनेको त्यसलाई नभनेको पनि टक्कै बिस मिनट लाग्छ होला बिसाउँदै बिसाउँदै यङ मान्छेहरूलाई बुढेसकालको मान्छेलाई त झन् कति हो कति हो होइन अन्त चाहिँ अन्त त्यो मिसिनले है पाँचजना मान्छेको एउटा उर्जा भनौँ न पाँचजना मान्छेले गर्ने काम चाहिँ त्यो मिसिनले बिस मिनट पन्ध्र मिनटमा चाहिँ त्यो चाहिँ सक्छ अन्त बिस मिनट पन्ध्र मिनटमा चाहिँ त्यो सक्छ अन्त सकेर चाहिँ अन्तखेरि मान्छे फ्री इनर्जी मान्छेको एउटा जुन चाहिँ उर्जा छ त्यो लागेन होइन लागेन मान्छे लागी पर्नु परेन फेरि त्यसलाई टक्कै अन गरिदियो पाइप हालिदियो सररररर गयो इनारबाट पनि त्यही होला सायद होइन इनारको पहिलाको जस्तो जमाना छैन अहिले चाहिँ त्यो भएर चाहिँ मलाई चाहिँ एकदमै यो इनारबाट पानी खन्याउने इनारबाट पानी निकाल्ने यो त होइन हाम्रो चाहिँ तल्लो तलाबाट माथिल्लो तलामा किनेको पानी पुऱ्याउने त्यो प्रवधानलाई चाहिँ म चाहिँ एकदमै राम्रो पोजेटिभै छ होइन राम्रै छ राम्रै गरिराखेको छ ठिकै छ मन परेको छ किनभने यसले पाँचजनाले गर्ने काम पाँचजनालाई एक घन्टा लाग्नेमा त्यसले मिसिनले एकै खेपमा पाँच मिनटमा पन्ध्र पच्चिस मिनटमा गरिदिन्छ